हेलो दिदी नमस्ते म सिलगढीबाट बोलेको अनि मैले तपाईँको होटलको नम्बरहरू पाएँ हो अनि चाहिँ हामी चाहिँ अब घुम्नु फ्यामिलीसँग घुम्नु के कस्तो सुविधाहरू के के छ अलिकति बताइदिनु होस् न हजुर हामी सातजना छौँ फ्यामिली नै हामी झन्डै अब एक हप्ता भनौँ न तिन चार दिन जस्तो चार पाँच दिन हजुर हजुर हस्बेन्ड वाइफ अनि नानीहरू छ अनि स सासु ससुरा अलगै हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर खाना खानाहरूको के कस्तो छ

ए अनि भेज ननभेज कसरी छ भेज कसरी छ ननभेज कसरी छ है हजुर हजुर

बिहान बेलुका हुन्छौँ दिउँसो चाहिँ हुँदैनौँ यसो अब घुम्नु

हजुर हजुर हजुर सबै ठाउँ घुम्नु जाने है अनि नेपाली खानाहरू चाहिँ पाउँ पाउँछ नि कसरी पर्छ नेपाली खाना चाहिँ हजुर नेपाली खानामा चाहिँ के के पाउँछ होला नि हजुर ए हजुर हुन्छ त्यसमा रुम चाहिँ दुईवटा नै रुम बुक गरी गरिदिनु नि हामी भोलि आउँछौँ हुन्छ हुन हजुर हुन्छ थ्याङ्क्यु